हाम्रो यो आफ्नो घरसम्मा भाषाको एकदमै ठुलो भूमिका रहेको छ किनभने यसले गर्दा हामीले लेख्न पढ्न सक्छौँ अनि तपाईँको हाम्रो संस्कृतिमा जति पनि छ हाम्रो उन्नति गर्न सक्छौँ र यसले गर्दाखेरि अब हामीले के गर्न सक्छौँ भने आफ्नो जात पातहरू भयो अनि जति पनि हाम्रो यो ऊ त्योहरू छ तपाईँको मतलब कस्तो छ भने साइनोहरू छ अनि साइनोदेखि बाहेक अरू जति पनि अब हाम्रो आफ्नो भूमिकाहरू छ त्यसमा हामीले उन्नति गर्न सक्छौँ र नेपाली भाषाको एउटा माध्यमले गर्दाखेरि अब हामीले आफ्नो सबै कुरोलाई अगाडि लानु पर्छ जसको उन्नतिले गर्दाखेरि अब हामीले आफ्नो भाषाको ख्याल राख्नुपर्छ